हेलो हजुर स्विगी हो यो मैले तपाईँलाई मेरो नुडल्सको अर्डर गरेको थिएँ अनि तपाईँलाई मैले आफ्नो अनलाइन पेमेन्ट गरेको थिएँ है अनि तर अहिलेसम्म मेरो फोनमा चाहिँ मेरो अनलाइन पेमेन्ट भयो भएन भन्ने कुनै पनि जानकारी मैले पाउन सकिनँ अनि त्यही भएर चाहिँ म मैले तपाईँलाई फेरि कल गरेर चाहिँ मेरो यो अर्डरको पेमेन्ट चाहिँ क्लियर भयो कि भएन भन्ने कुरा चाहिँ जान्नुको लागि तपाईँलाई कल गरेको थिएँ है अनि तपाईँले मेरो यो पेमेन्ट भयो वा भएन भन्ने कुरा चाहिँ जानकारी चाहिँ मलाई दिनु भयो भने मेरो फोन मार्फत तपाईँले दिनु भयो भने चाहिँ एकदमै राम्रो हुने थियो धन्यवाद